गाई बस्तुमा एउटा नाम राखेर बोलाइन्छ लाले आइज भनिन्छ अथवा सिन्तिरे आइज भनिन्छ अथवा माले आइज भनिन्छ एक एकवटा नाम राखिन्छ बाख्रामा पनि हुन्छ कसैलाई कान्छी भन्ने पनि हुन्छ कसैलाई काली भन्ने पनि हुन्छ बस्तु पालनमा त्यसमा अब हामीसँग मालिक चिन्छ उनीहरूले खानु दिन्छ मलाई यो मेरो मालिक हो सबै चिन्छ हामीले एउटा कुकुरै पाल्छ त्यसलाई पनि मान्छे मालिक यसले मलाई खानु दिन्छ यसले मलाई हिर्काउँदैन चिन्छ बाटो घाटो हिँड्दा पनि यो मान्छे राम्रो छ कुकुरले पनि कुकुर मान्छे भन्दा ज्ञानी त अझै कुकुरहरू हुन्छ पशुपालन बाख्राहरू यसले मलाई खानु दिन्छ यसले मान्छे आएको देखेपछि कराउँछ यसले त अब घाँस दिन्छ भनेर र हामीले एउटा सेतो छ भने सेती भन्छौँ कालो छ भने काली भन्छौँ हो त्यस्तै गाई बस्तुमा पनि अब कालो छ भने कालो के अरे लाले काले त्यस्तै नाम राखिन्छ माले छ भने माले राखिन्छ